हाम्रो गाउँका वृद्धहरू बिमारी हुनु र ओछ्यान पर्नुको पनि धेरैवटा कारणहरू छ कतिले आफ्नै आफ्नै कारणहरूले पनि उनी उनीहरू ओछ्यानमा परेका हुन्छन् र कतिजना चाहिँ आफ्नो घरको जस्तै कि अब छोराछोरी छोराबुहारी यसहरूले चाहिँ अलिकति केयरलेस गर्दाखेरि पनि उनीहरूको हालत खराब हुनजान्छ र म चाहिँ भन्छु बुढाबुढीहरूले पनि आफ्नो ज्यानको ख्याल आफै राख्नुपर्छ जस्तो कि अब बिहान बिहान मर्निङ वक अब सकेसम्म चाहिँ गर्नैपर्छ कुँजे भएर बस्ने होइन र छोराबुहारीहरूले पनि आफ्नो छोराछोरीहरूले पनि उनीहरूको ख्याल राख्नुपर्छ किनभने सानो छँदाखेरि बाबुआमाले छोराछोरीको ख्याल राखेर छोराछोरीलाई त्यत्रो त्यत्रो बनाएको हुन्छ हा हाते मालो गरेर औँलामा औँलामा पक्रिएर डुलाएर घुमाएर खुवाएर पियाएर दुःख गरेर पनि र उनीहरूको पनि वृद्ध अवस्थामा उ उनीहरूको पनि औँला पक्रिदिनु पर्छ हामीले यो चाहिँ सबैभन्दा ठुलो कुरा आफैले विचार गर्नुपर्छ सोच्नुपर्छ है